अँ अब कोही बेला त अब बिग्रिन्छ नि सधैँ सधैँ राम्रो त कहाँ बनिन्छ होइन र पनि हामी चाहिँ त्यही सब्जीलाई चाहिँ म चाहिँ त्यही सब्जीलाई चाहिँ अब मारमसाला लगाए मारमसाला थपेर है त्यसलाई नै आलिक मिठो बनाउने कोसिस गर्छौँ है अब त्यो अब पकाइसकेको सब्जीहरू त फाल्नु भएन है पाप लाग्छ है हामी त्यसैकारण त्यही सब्जीलाई चाहिँ अब रि अब मसालाहरू हालेर है त्यसलाई नै खाने गर्छौँ अन्त अब कस्तो मेहनतले पकाएको हुन्छ है अब त्यसलाई त फ्याँक्नु त भएन नि त खानै पऱ्यो अब जसै गरेर अब मिठो नभए पनि मिठै भए पनि अब त्यसलाई चाहिँ खानै पऱ्यो अब अब त्यति अब मिठै भएन भएन भन् भने पनि हामी त्यसलाई चाहिँ अब मारमसाला थपेर है त्यसलाईअब पकाएर रि पकाएर हामी खान् खाने गर्छौँ खान्छौँ